मेरो गाउँमा सबैभन्दा मुख्य व्यवसाय भनेको नै चिया खेती हो यस बाहेक पनि अन्य धेरै व्यवसायहरू मेरो गाउँमा गरिन्छ जस्तै दुग्ध व्यवसाय पशु पशु पालन भयो खेतीपाति यस बाहेक अन्यहरू जस्तै अमलिसोको खेती गरिन्छ त्यो त्यसबाट पनि त्यो त्यसको बिक्री गरेर पनि त्यसबाट त्यसको व्यवसाय गरिन्छ यसरी नै सुपारीको खेती पनि दिनदिनै मौलाउँदै गइरहेको छ